लेख्दाखेरि उत्प्रेरित र एकाग्र रहन तपाईँ के गर्नुहुन्छ भन्ने कुरामा चाहिँ म लेख्दाखेरि विशेष एक्लै बसेर अनि टिभीहरू पनि बन्द गरेर सबै कोही पनि नभएको बेलामा रुममा एक्लै बसेर लेख्नु लेख्ने गर्छु के तपाईँ नियमित डायरी पत्रिकाहरू लेख्नुहुन्छ भन्दाखेरि चाहिँ म म नियमित डायरी लेख्ने गर्छु किनभने बिहानखेरि त म डायरीहरू लेख्न सक्दिनँ किनभने जब राति हुन्छ नानीहरू सबैजना सुतेको हुन्छ तब जब म एक्लै हुन्छु त्यतिबेला म बिहान उठेकोदेखि मैले दिनभरिमा के गरेँ अनि बेलुकासम्ममा के गरेँ त्यसको विषयमा म डायरीहरू लेख्ने गर्छु तपाईँ सामान्यतः कुन कुन भाषामा लेख्नुहुन्छ तपाईँ अनुवाद पनि गर्नुहुन्छ भन्ने कुारामा चाहिँ विशेष गरी समान्यतः म बेसी नेपाली भाषामै लेख्छु किनभने नेपाली भाषा हाम्रो मातृभाषा पनि हो अनि म नेपालीमा भएको इङ्ग्लिसमा पनि अनुवाद गर्छु अनि इङ्लिसमा भएको नेपालीमा पनि अनुवादहरू गर्छु नानीहरूलाई पढाउँदाखेरि पनि विशेष गरी उनाहरको इङ्लिसमा भएको कुराहरूलाई नेपालीमा अनुवाद गरेर भन्ने गर्छु अनि नेपालीमा भएकोलाई पनि इङ्लिसमा अनुवाद गर्ने गर्छु